म बाइकलाई एकदमै हेरचाह गर्छु होइन जस्तो म मै महिनामा हप्ता हप्तामा चाहिँ डेली धुन्छु अन्त डेली पुस्नु चाहिँ नर्मल पुस्छु होइन अन्त धुनु चाहिँ हप्तामा धुन्छु अन्त यसो हेरचाह गरेर होइन अन्त बाइक चलाँउदा चाहिँ केही कहीँ पनि जानुभन्दा पहिला सबै पेपरहरू कम्प्लिट राख्छु होइन अन्त लामो ड्युटीतिर जाँदा केहीमा पनि टुरहरूमा सबै कम्प्लिट हुन्छ एकदम सेफटीहरूसित सबै कुरामा ऊ यो गर्छु